मैले अहिलेसम्म ठुलो मुर्ति त बनाएको छुइनँ तर सानासाना मुर्तिहरू बनाएको छु र साथै मेरो पेजमा गरिने पेन्सिलले गरिने आर्ट्स पनि मुर्तिहरूको सृजना गर्ने आर्ट्स आर्ट्स पनि थियो र मैले यसबाट घेरै प्रेरणा पनि पाएँ म यो बनाउँदारखेरि घेरै खुसी पनि ल लाग्थ्यो र यसमा लागेको चुनौतीहरू चाहिँ मैले भनेको जस्तो रङहरू पाउनु सकिनँ किनकि हाम्रो गाउँमा यो सबै चिजहरूको पाइन्थेन दोकान तिर पाइन्थेन र मैले धेरै टाडाबड यो चिजहरू मगाउनु पर्थ्यो र कहिले कहीँ यो पाइन्थेन पनि गाउँमा त्यसैले गर्दाखेरि यसमा सजाउने यसलाई सोह्रशृङ्गार गर्ने समानहरू चाहिँ मैले निकै नै पाउनु सकिनँ